कालेबुङ जिल्लाको हावा पानी पहिला जतिकै त राम्रो छैनन् किनभने अहिलेको समयमा धेरै देशहरू हाम्रो देश हाम्रो ठाँउहरू धेरै नै विक्सित भइरहेको छ बिकसित भइरहेको छ तर त्यहीसँग सँगै पनि हाम्रो हाम्रो पर्यावरणमा पनि त्यसले धेरै हानी गरेका छन् र त्यसै कारणले होला जे जतिको राम्रो पर्यावरण पहिला हाम्रो कालिम्पोङ जिल्लामा थियो राम्रो हवा पनि थियो त्यतिको राम्रो हावा पानी मौसम चाहिँ अहिले चाहिँ छ भन्नु चाहिँ मिल्दैन तैपनि अन्य ठाँउलाई हेर्दा चाहिँ कालिम्पोङ जिल्लाको हावा पानी राम्रै छ मौसम पनि उति बेसी गरम त होइन तर जाडो महिनामा चाहिँ अलिकति हिल हिल्ली रिजनमा भएर होला जाडो महिनामा चाहिँ अलिक जाडोले हामीलाई मानिसलाई सताउने गरेका छन् र जाडो महिनामा चाहिँ अलिक कठिनै भइरहेको छन् र खडेरीहरू त उति देखिएको छैनन् र मौसममा परिवर्तन केही मात्रामा देखेका छु